अहिलेको अब अहिलेको सिचुवेसन हेर्दा चाहिँ हामीले अब फार्मर्स कृषिहरूलाई चाहिँ धेरै सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ है अब उनीहरू उनीहरू छैन भने हामी छैन जस्तै अब उनीहरूले उगाउँछ र त हामीले खाँदैछ र यसको व्यवसाय चाहिँ हाम्रो यो पाहाड क्षेत्रमा चाहिँ कालिम्पोङ कालिम्पोङमा चाहिँ बिहिबारे हाट भन्ने अहिले अर्ग्यानिक हाट भन्ने लाग्छ है त्यहाँबाट त्यहाँ चाहिँ हामीले हाम्रो कृषिहरूलाई उनीहरूले बनाएको विभिन्न विभिन्न उनीहरूले उमारेको विभिन्न सागसब्जी हुन्छ कि उनीहरूले उमारेको विभिन्न फुलहरू हुन्छ कि या फिर उनीहरूले बनाएको आफ्नै हातले बनाएको हौ त्यस्तोहरूलाई चाहिँ हामीले एउटा कृषिहरूको हरू पनि एउटा महत्त्वपूर्ण महत्त्वपूर्ण भूमिका निभाउँछ भनेर चाहिँ हामीले अब अहिले पाहाडको विभिन्न ठाउँतिर त्यसरी उनीहरूको उनीहरूको अब मेला जस्तै जस्तै हाटहरू लगाएर चाहिँ उनीहरूको बेचबिखन या उनीहरूलाई एउटा नयाँ बाटो दिएको छौँ